मैले हिजो अस्ति नै घरमा प्रयोग हुने छुरी किनेको थिएँ तर त्यो छुरी त निकै नै भुत्ते रहेछ सबै छुरी एउटै हुँदैन रहेछ अनि मैले एक दुईपल्ट प्रयोग गर्दा नै त्यो त भुत्ते भएर रामरी काटिनु नै छोड्यो